दार्जिलिङ जिल्लामा मुख्य यातायातका विकल्पहरू एउटा सडक मार्ग अनि दार्जिलिङको विख्यात रेलवे छ तर साधारण मानिसहरूका लागि होइनन् अनि कमानमा मानिसका लागि हिड्डुल गर्नु विकल्पहरू भने महँगो छन् कतिवटा कमानहरूमा आजसम्म सडक पुगेका छैनन् सडक पुगेका कमानहरूमा पनि सडकको अवस्था एकदमै राम्रो छैन र सम्बन्ध अर्थ अर्थात् अरू चुनौतीहरूमा स्वास्थ्य सुविधा नहुनु पाठशाला टाडा हुनु अनि रासन पानी जस्ता बुनियादी सुविधा उपलब्ध नहुनु कमानकै हाजिरा पनि समयमै नपाउनु कमानद्वारा कर्मचारीहरूलाई दिनुपर्ने सुविधाहरू नपाउनु आदि छन् के तपाईँहरूले यस विषयको समाधान गरिदिनुहुन्छ र सोधेको